र अब भनौँ भने मेरो परिवारमा हामी तिनजना छौँ है मेरो आमा मेरो छोरा र म र मेरो लोग्ने चाहिँ धेरै वर्ष भयो बित्नु भएको है र हामी सुखी नै छौँ परिवार एक प्रकार राम्रै छौँ है नानी मेरो छोरा पनि अहिले पढि सकेर काम गर्दैछ अहिले राम्रै छ र मेरो आमा बुढी आमा हुनुहुन्छ र उहाँसँग नै म बस्छु मेरो छोरा चाहिँ सिलगढीमा काम गर्छ र जागिर गर्नुहुन्छ र एक प्रकार हामी राम्रै नै छौँ घरमा सुखी नै छौँ कुनै किसिमको हामी हामी एकअर्कामा कुनै किसिमको त्यस्तो बुजा अबुझहरू कुनै कुरोहरू छैन र बेला बेलामा मेरो घरका सम्पूर्ण अरू परिवारहरू पनि आउनुहुन्छ है खुसी मनाउछौँ एकदम कोही के बेला हामी यसो रमाइलो पनि गर्छौँ घरमा है साथ साथै मेरो एकजना साथी हुनुहुन्छ एकदमै राम्रो मेरो साथी मेरो साथीको नाम चाहिँ शोभा हो र उहाँ चाहिँ जब म अन् सिक्किममा काम गर्न गएको थिएँ म एक्लो थिएँ त्यतिबेला उहाँसँग त्यति बेला मेरो भेट भयो र उहाँले मलाई हरेक दु खमा चाहिँ सहायता दिनुभएको छ है एउटा घर परिवारको जस्तो गरेर चाहिँ सहायता दिनुभएको छ र प्रत्येक दु ख हरेक दु ख होस् चाहे सुख होस् धेरै कुरोहरू हामी सेयर गर्छौँ र मैले घरमा सेयर गर्नु नसकेको कुरो पनि उसलाई सेयर गर्दा चाहिँ धेरै मलाई आनन्द लाग्छ र म उहाँलाई चाहिँ सधैँभरि नै मेरो मन या मेरो मस्तिष्कमा सधैँ नै चाहिँ मेरो यो साथी शोभालाई चाहिँ धेरै नै यादगार बसी रहन्छ